मैले तपाईँहरूको जुन चाहिँ यो खाना पठाउने जुन चाहिँ माध्यम छ त्यहाँ मैले खाना अर्डर गर्दाफेरि धेरै समानहरूमा चाहिँ अब आइटेम्सहरू मगाएको थियो त्यसमा दुइटा समान चाहिँ मेरो आइपुगेन खानुको जुन चाहिँ मैले अर्डर गरेको थियो चिल्ली चिकन र पनिर चाहिँ आएन अनि त यसको लागि चाहिँ के प्रोसेस गर्नुपर्ने मेरो अकाउन्टबाट त पैसाहरू सबै डिडक्ट भइसकेको छ कि अब त्यो पैसा फिर्ता हुन्छ कि कि त मलाई खाना नै ल्याइदिन्छ कि भनेर म तपाईँहरूसँग सम्पर्क गर्नुखोजेको मैले त्यो जुन चाहिँ डेलिभरी एजेन्टलाई भन्दाफेरि तपाईँले एकपल्ट हाम्रो एडमिन्स्ट्रेटिभसँग बात गरेर के हो कसो हो भन्ने कुरो तपाईँले जानकारी दिनुसक्नु जानसारी दिनु सक्नुहुन्छ भनेर भन्नुभयो र अब समय पनि धेरै धेरै नै बितिसकेको कारणले गर्दा चाहिँ मलाई खानाभन्दा चाहिँ बरु जुन चाहिँ मेरो त्यो खानाको पैसा काटेको छ त्यसको पैसा चाहिँ बरु फिर्ता गर्यो भने राम्रो हुन्थ्यो अब अझै सक्नु सक्नुभएछ भने चाहिँ झट्टैभन्दा झट्टै अब विथिन आधा घन्टाको अवधिभित्र तपाईँले त्यो समा त्यो जुन चाहिँ मैले मगाएको खानालाई तपाईँले डेलिभरी गर्नुभएछ भने पनि ठिकै छ हो त यदि सक्नुभएन भने चाहिँ मेरो जुन चाहिँ समान मैले अर्डर गरेको समानमा जे कुरो छुट्टिएको छ त्यो पनिर र चिकेन चिल्ली चाहिँ छुटेको छ त्यसको पैसा रिफन्ड गरिदिनुहोस् वा सक्नुहुन्छ भने वा सक्नुभयो हुन्छ भने आधा घन्टाभित्र त्यो समानलाई फेरि मकहाँ डेलिभरी गरिदिनुहोस्